मौरी पालन विषयमा चाहिँ विशेष चाहिँ यस्तो छ मौरी पालन गर्दाखेरि दुई किसिमले मौरी पालन गर्नुपर्छ एक नम्बर चाहिँ पुरातन मौरी पालन पुरानो पद्धतिबाट पुरानो पद्धतिबाट मौरी पालन गर्दाखेरि चाहिँ मह कम्ती पाउने सम्भावना हुन्छ त्यसो र आधुनिक मौरी पालन मोडर्न बी हाइभमा बी हाइभमा मौरीको चाखाहरूलाई सारेर आधुनिक तरिकाले मौरी पालन गर्नाले मह पनि ज्यादा पाउने गरिन्छ साथै मौरीको बच्चाहरू पनि मर्दैन र मौरी पालन गर्दाखेरि विशेष ध्यान दिनुपर्ने कुराहरू चाहिँ मौरीको चरन मौरीलाई पाउने प्रशस्त मात्रामा फुलहरू बी फ्लोरा भनिन्छ र मौरी पालन गर्दाखेरि विशेष बी फ्लोरा फ्लोरा मौरीको चरनको व्यवस्था गर्नुपर्छ मौरीले प्रशस्त मात्रामा मौरीले पाउने महमा मह पाउने रस पाउने रुखको छ भनेदेखि मौरीले मह प्रशस्तै मात्रामा तान्ने गर्छ र मौरी पालन गरेर मह काढेर पनि आई आधी युगमा मह बेचेर के घरको आर्थिक लाभ गर्न सकिन्छ र मह एउटा औषधी गुण भएको औषधी हो र यसले यो जुन महले क्यानसर जस्तो टिबी रोग यस्तो घातक रोगहरूको खाएर निवारण गर्न सकिन्छ र आधुनिक तरिकाले मौरी पालम गर्नलाई त्यस्तो साह्रो कष्टदायक कार्यहरू पनि गर्नुपर्दैन सजिलो तरिकाले यसलाई काम यो कार्य गर्न सकिन्छ